दार्जिलिङ जिल्लामा मुख्य शैक्षिक संस्थाहरू धेरै नै छन् जस्तै प्राथमिक स्तरदेखि लिएर महाविद्यालय स्तरसम्मका नै शैक्षिक संस्थाहरू दार्जिलिङमा अवस्थित छन् तर विश्वविद्यालय भने दार्जिलिङमा एउटै मात्र छ र एउटा अर्को विश्वविद्यालय पनि निर्माणाधीन रहेको छ जस्तै यहाँनेर अवसरहरूका कुरा गर्ने हो भने यहाँ ज जुन प्रकारले मानिसहरू शिक्षित छन् एडुकेटेड छन् त्यस अनुसारले यहाँ अवसरहरू धेरै नै कम्ती देखिन्छन् यहाँनेर जुन प्रकारले व्यवसायिक तालिम दिने केन्द्रहरू पनि अन्य स्थानको तुलनामा कम्ती नै देखिन्छ यहाँका स्कुलहरूमा जुन प्रकारको सरकारी तथा गैर सरकारी स्कुलहरू छन् त्यहाँ त्यहाँको शुल्कमा एकदमै आकाश र पातालको फरक देखिन्छ सरकारी विद्यालयहरू सैका ए सरकारी शैक्षिक संस्थाहरूमा शुल्क एकदमै कम्ती अथवा एउ एउटा साधारण मानिसले पनि तिर्न सक्ने शुल्कहरू पाइन्छ भने यहाँका जुन गैर सरकारी शैक्षिक संस्थाहरू छन् यहाँ स्तर स्तर अनुसारको शुल्कहरू पाइन्छ यहाँका मानिसहरूले मन पराउने पाठ्यक्रम अथवा विषयहरूबारे भन्नु पर्दा यहाँका मानिसहरू प्रायः जसो आर्ट्स अथवा कलालाई मन पराउने देखिन्छ यहाँका मानिसहरू बेसी जस्तो साहित्य प्रति रुचि राख्नेहरू छन्